हाम्रो गाउँमा त्यो साँपले कसैलाई ठुँग्यो भने चाहिँ पहिला त्यो साँपले ठुँगेको मास्तिर चाहिँ डोरीले मजाले बाँध्ने टाइट बाँधेर ब्लेडले सरसरसर् चिरिदिने चिरेपछि त्यसमा खुन निस्किन्छ खुनलाई मजाले निचारनुचुर गरेर साबुन साबुनले धोइधाइ गरी वरी साबुन पानीले धोएर त्यसलाई बाँधेर गाडीसाडी खोजखाज गरेर कि के गरेर हुन्छ हस्पिटल लाने हस्पिटलबआट नै राम्रोसँग उपचार गरिन्छ